हेलो मैले स्विगी एप्पबाट डोमिनोसबाट पिज्जा मगाएको थिएँ त्यसको समय जान्न थियो मैले लगभग बिस मिनेट आगाडितिर मैले डेलिभर गरेको थिएँ त्यसको मसँग आइपुग्ने समय कति होला